अब लामखुट्टेको टोकाइ भनेको चाहिँ के हो भन्दा चाहिँ तपाईँलाई मच्छडले टोकेर तपाईँलाई मलेरिया हुन्छ हो अन्त योबाट बाँच्नको लागि चाहिँ के हो सबसेभन्दा राम्रो उपाय भन्दाखेरि चाहिँ तपाईँले आफ्नो वातावरण तपाईँले चाहिँ आफ्नो वातावरण घरलाई साफ सुग्घर राख्यो भने तपाईँलाई यो बिमारीले एकदमै भेट्टाउँदैन कसरी साफ सफाई राख्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँले निमको तेल हो निमको फिनेल अरू तपाईँले युज गर्यो भने चाहिँ तपाईँको घरहरू सफा हुन्छ त्यो गन्धले चाहिँ तपाईँको किरा फट्याङ्राहरू चाहिँ घरमा आउँदैन अनि तपाईँले मलेरिया मात्रै होइन तर अरू अनेकौँ बिमारीहरू बाट बाँच्नु सक्नुहुन्छ यदि तपाईँले घर अब मैला राख्यो किचन मैला राख्यो भने तपाईँलाई मच्छडले मात्रै होइन तर ककरोचहरू भयो भित्तीहरू भयो होइन अब हिल्समा त त्यस्को त्यस्तो परिसानी छैन तर प्लेन्समा चाहिँ अब साँपहरू पनि आउन सक्छ अन्त त्यो एकदमै रिस्की हुन्छ अन्त यही हो कि घर सफा राख्नुहोस् साफ सुग्घर बस्मुहोस् अन्त मलेरियाबाट बाँच्नुहोस्